ए हेलो

राज भाई सुन्दै छ तपाईँ के खाली छ ग्यारिजमा

ए अँ त्यो क्लज प्लेटहरू फेर्नु छ हौ

क्लज प्लेट होइन त्यहाँ

सुन्दैछ त्यही त बोलेको सुन्दैन अन्त घरी घरी अन्त तपाईँ कुनामा ग्यारेज खोल्छ अन्त अनि समानहरू चाहिँ तपाईँकोमा एभाइलेबल हुन्छ कि मैले लिएर आउनु पर्ने बाहिरबाट ए होइन यसो गरौँ न त की म क्लज प्लेट र प्रेसर प्लेट चाहिँ लिएर आउँछु कि त्यहाँबाट अरू चाहिँ तपाईँले खोलिदिनुहोस् पहिला हो खोलेर त्यहाँबाट चेक गरौँ सबै ब्यारिङ स्यारिङहरू चक्काको ब्यारिङहरू पनि हेरौँ हो त्यहाँबाट त्यहाँबाट के के हेर्नु बनाउनु चेन्ज गर्नु पर्ने त्यो हेर्दै गर्दा हुन्छ होला नि त होइन ए तर मलाइ फेरि गाडी छिट्टै चाहिन्छ है फेरि म अब निस्किन्छु अब निस्किन्छु तपाईँ ए हुन्छ हुन्छ त्यही त तपाईँ ए अनि काम सकिहाल्नु हुन्छ त्यही त तपाईँक मा त बिजी हुनुहुन्छ तपाईँको ग्यारेज त कि त्यसले गर्दा नि अब तपाईँलाई अलिक टाइममै फोन गरिराखेको छ भने चाहिँ तपाईँले काम होइन म यता छिटो काम सकिन्छ भनेर नि ए हजुर हजुर हजुर हवस् हवस् हुन्छ हुन्छ त्यही त म त्यो सामान चाहिँ लिएर आउँछु की एक दुईवटा हजुर म आइहाल्छु निस्किन्छु अब निस्केको सामानहरू किनेर आइहाले ल हुन्छ हवस् हवस् हवस् हवस् हुन्छ हुन्छ ल हुन्छ हुन्छ राज भाइ हुन्छ